हजुर बिल्कुल सक्छु मेरो परिवारमा मेरो आमा बाबा बाजे बोजू अनि मेरो दिदी बहिनी हुनुहुन्छ है सबभन्दा ठुलो मेरो बाजे हुनुहुन्छ अनि मेरो बोजू मेरो बाबा अनि मेरो आमा मेरो दुईजना ठुलो दिदीहरू हुनुहुन्छ एउटाको नाम हो अन्जलि अर्कोको नाम हो अस्विनी अनि मो भए मेरो नाम असोक भइहाल्यो अनि मेरो परिवारहरू एउटा हाँसि खुसी बस्ने खुसी परिवार हो अनि हामी यहाँ हामी दार्जिलिङको वासिन्दा हो अनि साथै मेरो साथीहरू त धेरै छन् स्कुल लाइफदेखिको भन्नु हुन्छ कि कलेज लाइफ भन्नु हुन्छ या मास्टर्समा भेटेको साथीहरू भन्नुहुन्छ या पिएचडी मा भेटेको साथीहरू भन्नुहुन्छ साथीहरू धेरै छन् तर मनले खाएको साथीहरू तिन चारजना मात्रै छन् त्यो साथीहरूमा मेरो दुइटा साथीहरू कलेजको छन् एउटाको नाम हो निकेस अर्कोको नाम हो असोक अनि मेरो मास्टर्समा भेटेको साथीहरू छ सातजना छ त्यो साथीहरू कोही आसाम बस्ने छन् कोही कालिम्पोङ बस्ने छन् कोही सिक्किम बस्ने छन् त कोही दार्जिलिङ बस्ने छन् नाम त लिनु अब धेरै छ तर पनि भन्दछु एक दुईवटाको नाम हो रोहन अर्कोको नाम हो रोहित अर्कोको नाम हो कङ्कर अर्कोको नाम हो प्रसिद अर्कोको नाम हो निकेस अनि नामहरू धेरै छ अन्त प्रणय राहुल पूरा छ नामहरू अनि मेरो पिएचडीमा भएको साथीहरू कोही जम्मु कश्मिरको छ कोही केरेलाको छ अनि कोही यही कर्स्याङको छ भने कोई दार्जिलिङ्गको छ है अनि मेरो कश्मिरमा भएको साथीको नाम महरिफ भइहाल्यो केरेलामा भएको साथीको नाम स्विटी त खरसाङमा भएको साथीको नाम भयो रोहिना अनि मेरो यहाँ दार्जिलिङ्गको साथीको नाम भयो प है साथीहरू प्रीति धेरै छन् साथीहरू बिना यो जिवन अलिक गाह्रै छ र साथीहरू बनाउनु राम्रो कुरा हो तर अब साथीहरू चाहिँ चिनेर बनाउनु पर्छ सबै राम्रो हुन्छ भन्ने छैन तर मेरो साथीहरू सबै राम्रै छन्